भर्खरै पौडी खेल्न थालेको मेरो साथीलाई के सल्लाह दिनु चाहन्छु भने पौडी खेल्दाखेरि चाहिँ रबर ट्युब लगाएर आफ्नो सुरक्षा राम्रोसँग राम्रो ढङ्गमा गरेर चाहिँ खेल्ने म सुझाव दिन्छु